र विशेष अहिले फेरि पनि यो समय नानीहरूलाई अलिकति हामीले ध्यान दिन पर्ने कुराहरू अहिलेको यो फिलहाल अहिलेको जो यो वर्तमान मा आइराखेको नानीहरूले अहिले जो यो लाइभ खेल्दै गरेको जो गेम्सहरू छ यस गेम्समा एकदमै धेरै कमजोर छ किनभने नानीहरू अहिले धेरै नै फोनले गर्दाखेरि यो पब्जी अरे यो फ्रि फायर भन्ने यो गेमहरूले गर्दा नानीहरूको ज्ञानलाई अलिकति नानीहरूको अलिकति यो खेल्ने एउटा विचारलाई नै अलिकति अहिलेको यो समय अनुसार अहिलेको यो वर्तमान अनुसार यो फोनले गर्दाखेरि अलिकति नानीहरूलाई विजाइ बिजी बनाइराखेको कारणले गर्दाखेरि अहिले जो यो लाइभ एउटा खेल्ने यो गेम छ अलिकति कम्ती भएको हामीले देखिराखेका छौँ र विशेष यो कुरालाई अब अलिकति कम गर्न सकिन्छ अब त्यो पनि एउटा जो आमा बाबुहरू छ जो एउटा प्यारेन्ट्स बडीहरूको जो नानीहरू जो चाहिँ अलिकति अहिले यो फोनले गर्दाखेरि अलिकति जो उहिलेका जमानाको जो यो गेम्सहरू जो लाइभ खेल्नुपर्ने कुराहरू जुन त्यो कुराहरूले चाहिँ नानीहरूको शरीरलाई अनि फिजिकल्ली अलिकति तन्दुरुस्ती हुन को लागि चाहिँ अलिकति फोनलाई कन्ट्रोल गर्यो भने अलिकति राम्रो हुन्छ अनि नानीहरूलाई अलिकति अहिले जो पनि जहाँ पनि नानीहरूलाई हेर्यो भने खालि फोनमै हामी फोनसँगै बसिरहेको हामी देख्छौँ फोनमै गेम्सहरू खेलेर समय बिताइरहेको हामी देख्छौँ अनि यो कुरालाई अलिकति बन्द गर्न चाहिँ अलिकति नानीहरूको प्यारेन्ट्समाथि पनि एउटा जिम्मावारीको कुरा छ जस्तो मलाई लाग्छ किनभने जब नानीहरू स्कुल जान्छन् आउँछन् स्कुलमा एकैछिन खेलेको बाहेक घरमा आएर खेलेको हामी देख्दैनौँ यो जो अहिले चलिआएको वर्तमानको जो यो नानीहरू छ यो नानीहरूले अलिकति गेम्सलाई चाहिँ ध्यान नदिएको जस्तो मलाई लाग्छ तर यो कुरालाई पनि हामीले प्यारेन्ट्सहरू प्यारेन्ट्सहरूले नै बनाउन सक्यौँ भने हामीले सक्छौँ त्यस्तो लाग्छ मलाई अनि नानीहरूको जो एउटा दिमाग नै अहिले फोनमा बसि बसिराखेका छन् अनि एक्सर्साइज भन्ने छैन अनि गेम्स भन त्यती साह्रो ध्यान दिएको जस्तो मलाई लाग्दैन किनभने फोनले अहिले प्रत्येक नानीहरूलाई बिजी गरिरहेको देखिराखेका छौँ हामीले जहाँ पनि अहिले त्यही छ